हाम्रो गाउँमा गाउँका मानिसहरूले ऋण लिनु सामान्य कुरा हो किनभने उहाँले कृषि कार्यको लागि पनि लिनुहुन्छ अन्त त्यसपछि कहिलेकाहीँ कसैको व्यवसाय पनि नचल्ने कारणले गर्दाखेरि उनीहरूले ऋण लिने गर्छन् र मैले देखाएको अब प्रतिकूल यो कसरी हो भन्दाखेरि चाहिँ हामी समाजमा बसेर समाजमा जब कुनै मिटिङहरू बस्नेछ वहाँ हामीले सोध्नेछौँ कि कसलाई केको मद्दत छ चाहिन्छ भन्दाखेरि चाहिँ जतिसम्म मेरो योगदान हुनसक्छ म जहिले पनि यही नै म प्रयास गर्नेछु कि मेरो योगदानले कसैको राम्रो होस्